मानिसको लाइफमा खेलकुदहरू पुरै इम्पोर्टेन्ट छ किनभने उसले उसलाई तन्दुरुस्त राख्छ अन्त उसले उसलाई लाइफमा एक्साइटमेन्ट पनि दिन्छ म पनि एउटा भलिभल खेल्ने मान्छे हो मलाई पनि घरमा बसी बसी अल्छी लाग्छ अनि जब मेरो साथी मित्रहरूले मलाई भलिभल खेल्नु बोलाउँछ म जोसित हुन्छु म जहिले पनि भलिभल खेल्नुको लागि तयार रहन्छु अन्त मलाई भलिभल खेल्नु पुरै मजा लाग्छ म त्यति राम्रो अरू जस्तो राम्रो पनि नखेले पनि म खेल्दाखेरि राम्ररी खेल्नु ट्राई गर्छु अन्त आफ्नो टिमलाई जिताउनु ट्राई गर्छु म कहिले पनि अर्को टिमलाई मभन्दा राम्रो भनिकन सोच्दिनँ म अर्को टिमलाई म जस्तो खेल्ने मान्छेहरू भनेर खालि सोच्छु मलाई भलिभलसँग अत्यन्तै प्रेम छ